मैले गाईको फोटो नि खिचेर राखेको छु पुरा फोटो खिच्नु रहर लाग्छ भर्खर फोन किनेर गाईको फोटो पनि खिचेको छु बाख्राको पनि खिचेर राखेको छु अनि अन्त बिरालोको पनि खिचेर राखेको छ र नानीहरूले बिरालोको फोटोहरू पनि खिचिहाल्छ

गाईको दुध दुँदै गरेको बेलामा पनि फोटो खिचेर राखेको छु अब हाम्रो त यो फरेस्ट एरिया हो जङ्गल एरिया बस्ती एरिया गाईको फोटो पनि खिच्न मन लाग्छ अब सहरतिर होइन गाउँकै हो त्यही भएर गाईको फोटो खिच्छु बाख्राको खिच्छु कुकुरको पनि खिच्छु बिरालोको पनि खिच्छु चरा चुरुङ्गी खिचेर राखेको छु अनि कम्प्युटरतिर पनि राखेको छ मैले त होइन नानीहरूले नै कम्प्युटरतिर पनि खिचेर राखेको छ मैले फोटोमा पुरा फोनले खिचेको उनीहरूले चाहिँ राखिराखेको छ कम्प्युटरतिर पनि अन्त बेला बेलामा हात्ती पनि आउँछ हात्तीको पनि टाढाबाट खिचेर राखेको छ छेउमा त अब जानु सक्दैन राति राति आउँछ राति भए पछि हात्ती आउँछ मकै धान खानुलाई अनि त्यति बेला टाढोबाट रिकर्डिङहरू गर्छु फोटो खिच्छु हात्तीको पनि हात्तीको पनि राखेको छ अन्त कुखुरा कुखुराको पनि फोटो खिचेर राखेको हामीले कुखुराको पनि त्यो चिङ्नाहरूको सान्सानो चिङ्नाहरू कति राम्रो देखिन्छ त्यो चिङ्नाहरूको अनि भाले ठुल्ठुलो भालेहरू भयो भाले पनि भालेहरूको पनि खिच्छु

कुखुराको माउको माउको पनि कुखुरा माउको सान्सानो चिङ्ना निकाल्दा कति राम्रो राम्रो देख्छ त्यति बेला कुखुराको पनि फोटो खिचेर राखेको छु अन्त बाँदरहरू पनि आउँछ मकै खान त्यही बाँदरको पनि लुकेर गएर फोटो खिचिआएको छु अन्त यो आउँछ सुगा सुगा पनि आउँछ बोडीमा बोडी फल्दाखेरि मजा लाग्छ सुगाको पनि फोटो खिचेको छु अन्त सुगाको पनि खिचेको छु अन्त यो के भन्छ हुटिट्याउँ गाई चराउँदाखेरि हुटिट्याउँ पनि डालीमा बसिराखेको हुन्छ त्यति बेला हुटिट्याउँको पनि खिचेको छ त्यो हुटिट्याउँ हुटिट्याउँ भन्ने चरा हुन्छ पनि त्यसको पनि खिचेको छु अन्त भँगेरा भँगेराले साह्रो वाक्कै पार्छ उत्यो सुकाएको बेलामा अनि कोदो सुकाएको बेलामा भँगेरालाई पनि ढुङ्गाले हानेर अनि लङ्गडा लङ्गडा भएछ अनि त त्यति बेला त्यसको पनि फोटो खिचेर राखेको छु

मजा लाग्छ गाईतिर जाँदाखेरि फोन बोकेर गएको छ भने यसो बाख्राहरूलाई पनि खिचिदिन्छु मजाले अन्त यो बाख्राको फोटो त राख्नु भएन त्यही फोनमा सेभ गरेर राखेको छ अनि कोही चराहरूको चाहिँ कम्प्युटरतिर पनि राखेको छ अन्त रुप्पी घरको रुप्पी यहाँ हाम्रो घर माथि बस्छ छानामा त्यसको पनि यसो चारो चामल अब कुखुरालाई चामल छर्दाखेरि कुखुराको चारो खान आउँछ ले न है नानी म यो चराको फोटो खिचौँ भनेर चराको पनि फोटो खिचेर राखेको छु पुरा चराचुरुङ्गीको फोटोहरू खिच्नु मन लाग्छ त्यही भएर चाहिँ खिचेर राखेको छ राम्रो देखिन्छ हामी त गाई बस्तु पाल्ने मान्छे हो गाई बस्तुकै फोटो खिच्नु मन लाग्छ गाई बस्तुको फोटोहरू खिचेको छु अन्त के भन्छ झिँगाको पनि खिच्न मन लाग्छ झिँगाको बरु खिचिराखेको छ नानीहरूले झिँगाको खिच्छ अन्त फेरि त्यहाँबाट यहाँ च्याउ उम्रिराखेको छ बारीमा त्यो देवाली च्याउ देवाली च्याउको पनि फोटो खिच्छ अनि झरी च्याउहरू फल्दाखेरि भुइँबाट उम्रिँदा घरभित्र झरी च्याउ उम्रिन्छ त्यही झरी च्याउको पनि फोटो खिचेर राखेको छ खिचेको छ अब अचम्म हो नि त नि त्यो घरभित्र झरी च्याउ पलाउँदै गर्ने अब त्यो झरी च्याउको पनि फोटो खिचेर राखेको छ देवाली च्याउको अनि सिजन सिजनमा देवाली च्याउ निस्कँदा त्यसको पनि फोटो खिचेर राखेको छु